उत्तर भारत भन्नाले एकदमै जाडो है भाषा अब भाषामा कुरा गर्नु भन्दा अब भाषा पनि मिल्दैन दक्षिण र उत्तरको है र उत्तरतिर हामी कश्मिरी भाषाहरू है अनि पा प्रायः त्यहाँका नेपाली भाषाहरू कतिवटा हुन्छ है र दक्षिणतिर भनौँ भने अब तामिल तेलेगु है तेलेङ्गाना कर्नाटाकीहरू यो भाषाहरू हुन्छ है त्यसले गर्दा भाषामा पनि हाम्रो धेरै भिन्नताहरू हुन्छ है र मौसमको कुरा गर्नु भने मौसम अब उत्तरतिरो धेरै जाडो है त्यो जग्गामा अब जाडो जग्गामा हामीले गरम गरम लुगाहरू है टोपी मोजा तपाईँको पन्जाहरू स्वेटर ज्याकेटहरू लाउनु पर्छ है त्यसरी दक्षिणतिर भनौँ भने एकदमै गरम है र त्यसमा अब उहाँहरूले पत्ला पत्ला लुगा जस्तै लुङ्गीहरू पिटी भेष्ट टी सर्टहरू सर्ट्सहरू है अनि यस्तो पत्ला पत्ला लुगाहरू लाएर लाउनु हुन्छ है र तपाईँले यो भौगोलिक कुरा गरौँ भने पनि भौगोलिकमा पनि अब एकदमै मेल नखाने है यता तपाईँको दक्षिण भनौँ भने एकदम समुद्रको किनारहरू है जहाँ पानी पानी एकदम समतल है प्लेन पुरा र यता हामीले उत्तरतिर कुरा गरौँ पाहाड डाँडा काँडा खोला नाला है हिमालहरू र रुखपातहरू बेसी हुने है र त्यस्तै खोल्सा नालाहरू पाहाडहरू पुरा हुन्छ है र त्यसले गर्दा यो भौगोलिक पनि अलिकति भिन्नै छ र त्यस्तै त्यस्तैहरू भिन्नताहरू छन्